हामी चाहिँ हिन्दू धर्म पालन गरिन्छ कि बहिनी अब पहिला केटी माग्छन् केटी मागेर फुलमालाहरू हुन्छ फुलमालाहरू भइपछि जनैसुपारी हुन्छ जनै सुपारी भए पछि चाहिँ अनि बिहाको कुरो हुन्छ बिहाको कुरो भइपछि सबै कन्यादानहरू हुन्छ सबै नै आँगन पोलेर दिन्छन् आमाबाउले भोको बसेर तिर्खो बसेर टाउको तासेर हाम्रो चाहिँ बिहाहरू त्यसरी हुन्छ बहिनी पुरा कन्यादान मगनी बिहामा पुरा कन्यादान भएर बिहा हुन्छ हाम्रो चाहिँ हाम्रो को जनैसुपारी गरेपछि आफ्नो गोत्र सर्छ अर्को गोत्रमा जान्छ अनि अर्को गोत्रमा गएपछि चाहिँ अब कन्यादान हुन्छ कन्यादान भएपछि आमा बाउले त्यो छोरीलाई ज्वाइँलाई सुम्पियो ज्वाइँलाई सुम्पेपछि चाहिँ यता माइत घरमा केही पनि रहँदैन त्यो छोरीको सबै मर्यो पर्यो भने पनि त्यो ज्वाइँकै घरमा बार्नुपर्छ ज्वाइँकै घरमा सर्छ यता माइत घरमा केही पनि रहँदैन नि जनैसुपारी गरिसके पछि हाम्रो सबै गोत्र नै सरिहाल्छ गोत्र सरेपछि कनेदान भएपछि सबै नै सक्यो यता माइत घरमा आमाबाउले छोरी मर्यो भने पनि मायादयाले मात्रै जुठो बार्नुपर्छ केही पनि लाग्दैन सबै ज्वाइँकै घरमै जान्छ हाम्रो